अहिले चाहिँ अब पहिलेको जस्तो सागसब्जी पनि हुँदैन सब कुरो अब समय नै त्यस्तै हो कि के हो पहिलेको जस्तो कुनै चिज पनि राम्रो पनि हुँदैन सफलता नहुँदो रहेछ अहिलेको समयमा समय नै रुखी आएको हो कि न के हो कि र अब त्यस्तै उस्तै गर्दै भए पनि यता गर्दै उता गर्दै आफ्नो दिन त पर्खिनुपर्ने रहेछ मान्छेलाई पहिलेको जस्तो समय कुनैमा पनि कुनै जग्गामा पनि छैन सबै पुरा रुखो रुखो रुखो रुखो भइसक्यो मान्छे नै रुखो रुखी जात हो हामी मान्छे चाहिँ रहेछ मान्छेले छोएर मान्छेले टेकेर मान्छेको गन्ध पुगेपछि सब कुरो नै मासिँदै जाँदोरहेछ मान्छे नै रुखी रुखी भइसक्यौँ र अब समयको त के कुरा गर्नु मान्छे नै रुखी भयौँ मान्छे पुगेको जग्गामा कुनै चिज पनि राम्रो भएर आउँदैन कचल्टेर के भएरै बस्छ र अब पहिलेको जस्तो सोचेर हरेक चिज गर्नु पनि नहुँदो रहेछ समय नै त्यस्तै भयो रुखी समय आयो र को हौ